नानी तपाईँको दोकानबाट त्यो मैले कुटे ल्याएको थिएँ कि बारी खोर्सिने त्यो जरा बुट्टाहरू यसो खोर्सीखार्सी गरेर त्यसमा मसिनो मसिनो सब्जीको बोटहरू उखालेर ल्याउनु पर्यो भनेर ल्याएको थिएँ अहँ त्यो त पुरानो त्यो पुरानो त होइन राम्रो खालको त्यो फलाम होइन रहेछ कि क्या हो दुई तिनपल्ट कोट्याउँदै बाङ्गी गयो तपाईँले त्यो कुटेहरू कहाँ बनाउनु हुन्छ कुन्नि कसलाई अर्डर दिनुहुन्छ अनिक राम्रो खालको फलामको बनाउन लगाउनुहोस् न अन्त सिक्कल पनि थियो हो एउटा त्यो सिक्कल चाहिँ धार त रहेछ पाइन छैन त्यो पाइन नभएकोले गर्दाखेरि झारपात अलिक सन्तोषजनक काट्दैन हात काट्ने मात्रै हो झारपात काट्ने चाहिँ होइन अबदेखि चाहिँ यी हेरि हेरिकन ल्याउनुहोस् है हतियार